हाम्रो चाहिँ यहाँ हिल्स एरिया हो ट्रेन चाहिँ चल्दैन बस चल्छ बस चाहिँ सिलगढी र नेपाल जाने मात्रै बस चल्छ यहीँ कालिम्पोङ कालिम्पोङ गान्तोकहरू ट्रभलिङ गर्दा चाहिँ सानो गाडीहरू नै चल्छ यही कालिम्पोङमै ट्रभालिङ गर्दा चाहिँ सानो सानो ट्याक्सीहरू चल्छ र यहाँ चाहिँ ट्याक्सीमा कालिम्पोङमा चाहिँ के प्रबलम छ भन्दाखेरि चाहिँ यहाँ बाटोहरू भत्किएको हुन्छ बर्खा लाग्दाखेरि मुनीबाट तानेको हुन्छ भल पहिरोले तान्छ कि पानीहरू ठुलो परेर चाहिँ पहिरोहरू गएको हुनु सक्छ त्यही भएर असुविधा हुन्छ